मैले चाहिँ हिजो अनलाइनमा एउटा बेडसिट मगाएको थिएँ कि त्यसको क्वालिटीहरू चाहिँ सबै राम्रो कलर पनि यति राम्रो क्वालिटी पनि यति राम्रो ओछ्याउँदा पनि राम्रो देख्ने तर त्यसको चाहिँ एउटा नेगेटिभ पोइन्ट चाहिँ के रहेछ भन्दा चाहिँ त्यसले चाहिँ यस्तो कतिवटा लुगा हुन्छ नि लाइक त्यो मोइसरराइजर एबजर्ब गर्ने हुन्छ नि हो त्यस्तो रहेछ कि त्यो ओछ्याउँदा चाहिँ चिसो खालके फिल हुँदो रहेछ हौ त्यसको चाहिँ साह्रो त्यो एउटा नेगेटिभ पोइन्ट रहेछ हौ त्यसको चाहिँ